हुन त अब गुरुबाट नै सिकेको राम्रो हो है यो गीतहरू गाउनु होइन भनेको चाहिँ तर मैले चाहिँ गुरुबाट सिकेको छुइनँ म आफ्नै कोसिसले अलि अलि गाउँछु तर मलाई गुरुबाट चाहिँ त्यस्तो अनुभवहरू छैन